म रुस्तम अली है र मेरो भविष्यको लागि चाहिँ म के गर्न चाहन्छु भविष्यमा के काम गर्न चाहन्छु भन्दा अब अहिले म क्लास कक्षा बाह्रमा छु है र म कक्षा बाह्र पढेर म कलेज मा कलेज गर्न जान्छु तिन वर्ष त्यहाँ कलेज गर्छु त म भविष्यमा के गर्न चाहन्छु भन्दा मेरो इच्छा छ कि म सरकारी नोकरीमा काम गर्नु म सरकारी नोकरीमा काम गर्न चाहन्छु कारण यसको धेरैहरू छ म मात्रै होइन र महा म जहाँ बस्छु त्यहाँको प्रायः केटाकेटीहरूले मलगायत सरकारी नोकरी रुचाउँछ कारण सरकारी नोकरीमा सेफ छ सेक्युर छ तपाईँले इज्जत पाउनु सक्छ तपाईँले एउटा सोसियल तपाईँले एउटा सामाजिक साहयता पनि गर्न सकिन्छ है अब तपाईँले यसो हेर्यो भने हामी फाइनेनसियल हेर्यो भने हाम्रो नोकरीहरू पनि नोकरीमा स्यालेरी पनि राम्रो छ टाइमिङ पनि ठिकै हुन्छ है र हामीले हेर्यो भने यसो अरू पनि यसो निकै सुविधाहरू छ जस्तै ह हस्पतालका हस्पताल मुफ्तमा गरिन्छ र यही कुराहरू हेर्दा चाहिँ मलाई चाहिँ लाग्छ मलाई चाहिँ सरकारी नोकरी चाहिँ मनपर्छ फर्स्ट हो म पहिला जानु चाहन्छु सरकारी नोकरीमा सरकारी नोकरीको खोजमा छु